हलो अँ हजुर हजुर फर्निचर त विभिन्न प्रकारको डिजाइन हुन्छ कि छ मेरोमा तर अब तपाईँलाई सालको चाहियो कि टिकको चाहियो कि कि या कुकाठ या धुप्पीको चाहियो कि कस्तो कुन सालको चाहियो कि टिकको टिकको होला है घरमा सजाउने तपाईँको सालको हुन्छ टिकको हुन्छ धुप्पी चाहिँ अब फ्लोर वालमा टाइल्सहरूको लागि राम्रो देख्छ अनि मेरोमा अहिले धुप्पीको अलिक क्राइसिस छ साल र टिकको चाहिँ छ अब के लिने हो त तपाईँ फोल्डिङ खाट लिनुहुन्छ कि बक्स खाट लिनुहुन्छ कि फर्निचरमा अब ऊ यो सोफासेटहरू लिनुहुन्छ कि या डाइनिङ टेबल लिनुहुन्छ अर्डर दिनुहुन्छ कि अब त्यहाँ डिजाइनअनुसार हुन्छ अब डिजाइनमा त्यहाँ तपाईँको गणेश भगवान् हुन्छ साइड साइडमा अब के अरे गाग्री घैलाहरको डिजाइनहरू हुन्छ गाग्री घैलामाथि फुलहरू निस्केको हुन्छ अनि त्यस्तो अब बुट्टाहरू हानेको हुन्छ अगर त्यस्तो डिजाइनको लिनुभयो भने चाहिँ बक्स खाटको यस्तै पैँतालिस पचास हजार पर्छ कि तर तपाईँ त अब हाम्रै आफ्नै लोकल रहेछ हो यता उती चिनाजाना भाइ रहेछ हो मलाई भन्दैथियो एकजाना साथीले यस्तो यस्तो कुरा गर्दैथियो भनेर अनि हुन्छ पैँतिस हजारतिर भइहाल्छ नि हजुर घटबड खै भाइ भनेर मैले अलिक घटाइदिएको नभए त म त चालिस हजार लिन्छु सबैलाई अब यस्तै हो चालिस हजार लिन्छु म त भाइ सधैँ चाहिँ होइन कोही कोही बेला हो यस्तै सोफाको डिजाइनहरू यस्तै अब कतिवटा तपाईँ लिनुहुन्छ टेबल चेयरहरू हो अब चेयर मात्रै लिनुहुन्छ भने चाहिँ त्यही चालिसकै रेन्ज रेन्जमा आउँछ होइन तिमीलाई अब त्यस्तै डाउटहरू लाग्यो भने मेरो सो रुममा आउनुहोस् न अनि त सो रुम टेवेन्टी फोर इन्टु सेभेन हो तर टाइमिङ चाहिँ अब म घरमै राख्छु तर टाइमिङ चाहिँ बिहान दस बजेदेखि बेलुका छ बजेसम्म हो हुन्छ हुन्छ भाइ हुन्छ ओके ल हुन्छ